पशुप्राणीहरूमा चाहिँ अब त्यही अब गाईगोरुहरू अनि गाईहरूलाई चाहिँ गाईगोरुहरूलाई चाहिँ अब घाँसहरू दिने गर्दछौँ र बेला बेला अब पानी नुनपानीहरू पनि दिनुपर्छ अनि बिहान नभए नि बेलुका अब त्यसरी एकपल्ट चाहिँ दानाहरू पकाएर दिने गर्दछौँ दानामा चाहिँ अब भुस पिनाहरू मिसाएर नुनहरू मिसाएर आटाहरू मिसाएर त्यसरी दिने गर्दछौँ र फेरि पनि घाँसहरू हालेर अब गाईबस्तुलाई त्यही सोत्तरहरू हाल्नुपर्छ गोबरहरू सोहोर्नुपर्छ अनि बेला बेला अब तिनीहरू बिमारआमारहरू हुन्छ त्यतिबेला अब हामी चाहिँ अब त्यही गाउँबस्तीकै दबाईहरू दिने गर्दछौँ अनि बाख्रालाई पनि त्यही हो बाख्रा पनि अब हामी बाख्रालाई चाहिँ अब चरनमा लान्छौँ चराएर ल्याएपछि त्यहाँदेखिनको अब दानापानीहरू दानाहरू दिने गर्दछौँ भुसहरू सुख्खा भुसहरू अनि दाना अलग्गै त्यसरी दिने गर्दछौँ अनि त्यहाँदेखिनको बाख्रा अब चरनमा लाने छ लान्छौँ त्यहाँदेखिनको लिएर अब बाख्रालाई त बाख्राको पनि त्यही खोरहरू सफाहरू गरेर राख्ने गर्दछौँ अनि सुङ्गुरको चाहिँ अब अलग्गै हुन्छ सुङ् सुङ्गुरको चाहिँ चारोहरू पकाउनुपर्छ अनि तिनीहरूको अब खोरहरू पनि बिहान बिहानैपिछे सफाहरू गर्नुपर्छ पानीले धोइदिनुपर्छ अनि तिनीहरूलाई पनि नुहाइदिनुपर्छ अनि खोरहरू पुरा अब त्यो गन् गन्दा हुन्छ पुरा मैला हुन्छ र चाहिँ सफ पानीले सफा गरिदिनुपर्छ अनि तिनीहरूलाई पनि तिनीहरूलाई त अब अलग्गै चारोहरू पकाइदिनुपर्छ चारोहरू खोजेर लिएर पकाएर अब दिने गर्दछौँ र सुङ्गुरलाई अब दुई टाइम तिन तिन टाइम दिन्छौँ हामी चारोहरू चाहिँ अनि त्यहाँदेखिनको अब कुखुरा छ कुखुरालाई चाहिँ कुखुरालाई पनि हामी तिन टाइम नै दिने गर्दछौँ आँटा कि नभए अब भातहरू छ कोहीबेला मकैहरू त्यसरी दिने गर्दछौँ कुखुरा सुङ्गुर गाई बाख्रा सबैलाई अब एउटै दिनु चाहिँ दिन्छौँ तर अब अलग अलगखाले पकाएर त्यस्तोखाले दिने गर्दछौँ र कुखुराहरूलाई चाहिँ अब कुखुराको चाहिँ अब त्यही सुलीहरू सोहोर्नुपर्छ कोही बेला अब छोपेर निकाले खोलेपछि सुलीहरू सोहोरिदियो त्यहाँदेखिनको अब तिनीहरू दिनभरि चरनमा जान्छ आयो फेरि चारो दियो बेलुका फेरि सुलीहरू सफा गरेर फेरि हामीले छोपछाप गर्नेछौँ गर्दैछौँ अनि त बाख्रालाई पनि त्यही हो चरनबाट आएपछि चाहिँ हामीले त्यसरी नै अब दानापानीहरू दिएर थुनथान पारेर राख्छौँ अनि त